तेइस जुन उन्नाइस सय चौरानब्बे अठाइस अक्टोबर अठार सौ चौरासी चौध नोभेम्बर उन्नाइस सय पन्च्यानब्बे पन्ध्र अगस्त दुई हजार दुई बाह्र दिसम्बर दुई हजार बिस